दार्जिलिङ डिस्ट्रिकमा चाहिँ अब मेन चाहिँ के छ भन्दा चाहिँ अब एउटा त टी गार्डन भइहाल्यो अब दार्जिलिङ्गको टी एभ्रिबडी नोज कि अब वर्ल्ड वाइड फेमस छ भनेर होइन अनि मेन अब अर्न गर्ने इन्कम इन्कम अब इन्कम गर्ने अब मेन रूट नै अब टीमा अब कति टी हो नि कति हाउसहोल्ड चाहिँ अब टीकै अब टीकै भरमा पर्छ अनि म पनि अब एउटा टी गार्डनमै बिलङ गर्छु नि अनि हाम्रोतिर चाहिँ के हुन्छ भन्दा चाहिँ अब कति अब अब गभर्मेन्ट जब होल्डर चाहिँ एकदमै कम्ती भेट्न सक्नुहुन्छ तपाईँले होइन अन्त मोस्ट्ली चाहिँ अब हन्ड्रेडमा अब नाइन्टी पर्सेन्ट चाहिँ तपाईँले अब टी गार्डन वर्करहरू भेट्नुसक्नु हुन्छ जसमा चाहिँ अब त्यो टी गार्डन वर्करकै अब हिसाबले नै अब उनीहरूको छोराछोरीलाई पढाउनु हुन्छ कि बिहा मरौ हुन्छ कि गाँउठाँउमा अब लाइक अब लुगा लगाउनु हुन्छ कि के गर्नुहुन्छ अब सबै अब टीमै अब डिपेन्ड गर्छ अनि सिन्कोनाको चाहिँ अब मलाई त्यस्तो कही आइडिया छैन तर सिन्कोना चाहिँ यता अब मङ्गपु एरियाहरूमा चाहिँ एकदमै फेमस छ तर अब हाम्रो हाम्रो एरिया चाहिँ अब टी गार्डनको अब टी गार्डनमा परेको कारणले गर्दा चाहिँ टीको चाहिँ आई क्यान एक्सप्लेन अब अब मेनली टी गार्डनले चाहिँ के इनफ्लोयन्स गरेको छ भन्दा चाहिँ अब मान्छेहरू अब आफ्नो फ्यामेलीसँग टाइम स्पेन्ट गर्नुसक्छ अब टीले गर्दा चाहिँ अब बाहिर गएर काम गर्नु अब पर्दैन अब वेज एकदमै कम्ती छ तर पनि अब त्यही वेजकै अनुसार अब एक्सपेन्डिचर हुन्छ अनि अब कति साह्रो पर्छ तर पनि अब त्यो फ्यामेली अब फ्यामेली टाइम भयो अब गाँउठाँउमा बसेर अब मजाले सोसाइटीहरू मेन्टेन गरेर बसेको छ अब टी गार्डनले चाहिँ धेरै इम्प्याक्ट गरेको छ अनि कत्ति दार्जिलिङ्गको कतिवटा कमानहरू चाहिँ अब त्यो मेन अब वेज राम्रो नदिएर अब म्यानेजरहरू राम्रो नभएर अब मालिकहरू राम्रो नभएर चाहिँ अब कति बन्दहरू भएको छ अनि धेरै दुःखहरू पनि पाएको छ अनि यहाँ स्ट्राइक टाइम भयो त्यति बेला हाम्रो टी गार्डनले चाहिँ अब स्ट्राइक टाइममा भए पनि अब कम्ती कम्ती भए पनि पैसा प्रोभाइड गर्दै थियो अनि त्यसको बेसिसमा चाहिँ अब आफ्नो डेली डे टू डे एक्सपेन्डीचरहरू आरामले हुँदै थियो अनि टीले चाहिँ के गर्छ भन्दा चाहिँ अब तपाईँ टी गार्डनमा काम गर्नु हुन्छ भने चाहिँ अब फिफ्टी एट इयर चाहिँ तपाईँ हिँड्नै पर्छ तपाईँ चाहे अब ट्वाइन्टी वान इयर्स पुगेको होस् चाहे तपाईँ थर्ट्टीमा इनरोल भएको हुनुपर्छ तर इनरोल भएको होस् कि जतिसुकै एजमा तपाईँ इनरोल भएको होस् तर अब फिफ्टी एट इयर्ससम्म चाहिँ अब टी गार्डनमा चाहिँ हिँड्नै पर्छ एकपल्ट पसेपछि चाहिँ अब कि नभए चाहिँ नाम काट्नु पऱ्यो अब हिँड्नु मन लागेन भने चाहिँ अरू रिप्लेसमेन्ट इजिली भइहाल्छ अनि टी गार्डन चाहिँ अब नपढेकोहरूले नि पाउँछ अन्त मेन अब टी गार्डन फार्मिङ्ग भनेको त त्यही अब जो पढेकै छैन उनीहरूले काम पाउँछ नि त अब जब तपाईँले लिट्रेट नै छैन तपाईँले बाहिर गएर काम गर्नु सक्नुहुन्न नि त अनि अब नपढेकोले पनि आफ्नो अब फ्यामेली आरामले चलाउनु सक्छ